खाना पकाउँदा वा खाँदा कुनैपनि कुरा चाहिँ है पालना गर्नुपर्ने चाहिँ मलाई लाग्दैन जस्तो साफ सुग्घर त है हामीलाई त यो जीवनमा हुनै पर्छ हामीले खाना बनाउँदा है साफ सुग्घर त हामले अपनाउनै पर्ने हुन्छ त्यो कुरा सही हो तर कतिपय ठाउँहरूमा चाहिँ परम्परागत अनुसार चाहिँ

जस्तो है छुवाछुतको जस्तो है एउटा परम्परा मानिसहरूले राखेको हुन्छ जब कि है हामी सत्री जातिहरूलाई चाहिँ है महिनामा जब हामलाई है समस्या हुदाँ चाहिँ है कतिपय धर्म अनुसार पनि उहाँहरूले आफ्नो रितीरिवाज अनुसार पनि है त्यो समयहरूमा चाहिँ है आफ्नो घरको छोरी आफ्नो बुहारी आफ्नो श्रीमतीहरूलाई चाहिँ किचनमा आउन है मनाही उहाँहरूले गर्छ उहाँहरूले बनाएको खादैँन तर ती सबैकुरा चाहिँ है मानिसहरूले परम्परा रूपमा लिरहेको छ तर यी सबै कुराहरू चाहिँ है अन्धविश्वासहरू हुन् भन्ने चाहिँ मलाई लाग्छ